मान्छेले आफूलाई मनोरञ्जन राख्नुमा है धेरै केयर गर्नुपर्छ किनकि आफूलाई आफूले मनोरञ्जनमा राखेन भने मान्छेको जीवन है अस्तव्यस्त हुनसक्छ त्यसरी नै म आफूलाई मनोरञ्जनात्मक राख्नुको लागि म धेरै क्रियाहरू गर्छु जस्तै कोही कोही बेला म खेल्नु जान्छु है म साथीभाइहरूसँग फुटबलहरू खेल्छु मजा आउँछ फुटबल खेल्नको लागि है त्यसले एउटा जिउलाई तन्दुरुस्त पनि राख्छ एउटा खेलप्रतिको एउटा स्पोर्ट्सम्यानसिप पनि देखाउनुसक्छ है जसले गर्दा चाहिँ हामी खेलेर हामीले अरूहरूलाई पनि अरू सानोहरूलाई पनि हामीले आकर्षित गर्नुसक्छ त्यो खेलमा है त्यसरी नै खेल्छु म फुटबलहरू खेल्छु त्यस त्यसको बाहेक त्यसबाहेक आफूलाई मनोरञ्जन राख्नलाई म अनलाइन है यो अनलाइन गेमहरू पनि खेल्छु किनकि अनलाइन गेमहरूको अहिले धेरै भेल्यू बढेको छ अहिले झन्डै तिन करोड चार करोडको इन्डियामै यसको महिनाको तिन करोड चार करोडको आमदानी हुन्छ गभर्मेन्टलाई यही अनलाइन गेमहरूबाट अन्त म त्यसमा पनि आफ्नो अलिकति स भागिदारिता दिन्छु है त्यसमा चाहिँ होइन म कोही कोही बेला मेरो मनपर्दो नोबलहरू है नो नोबल अब उपन्यासहरू जसले लेखेको एक दुईजना मान्छे छ है उनीहरूको उपन्यासहरू पनि मलाई धेरै मनपर्छ त्यो उपन्यासहरू पढ्छु त्यो पढेर एक दुई महिना बाद फेरि त्यही पढ्छु रिपिट गर्दै पढ्छु है अब फेरि पढ्यो किनकि मलाई त्यो मनपर्छ त्यही एउटै कुरा नयाँ प्रकारले मैले त्यति बेला देख्न पाउँछु है उपन्यासहरू मात्र होइन म आफ्नो परिवारसँग घुम्न पनि जान्छु है घुम्न जानु मजा लाग्छ है अनि त्यही एक दुईवटा चिज मेरो है मनोरञ्जनका लागि यही हो